अब म चाहिँ जगिङ चाहिँ गर्छु होइन बिहान उठेर टक्कै पाँच बजेतिर उठेर निस्कन्छु त्यहाँदेखि तिन किलो मिटर जस्तो चाहिँ अब वाकिङ प्लस जगिङ प्लस रनिङ सबै गर्छु होइन अब त्यो गर्दा चाहिँ के हुन्छ भने अलिक दिनभरि पढ्नु पर्छ बिहान टक्क उठेर चाहिँ त्यतिकै गरेको छ भने चाहिँ मेरै माइन्ड फ्रेस हो अन्त अब यसो वाक गर्दा चाहिँ अलिकति जिउबाट पनि हल्का पसिनाहरू निस्कन्छ होइन त्यो पसिनाहरू पनि ले गर्दा पनि तपाईँलाई थकित हुन्छ अन्त राति पनि फ्रेस हुन्छ दिनभरि पनि फ्रेस हुन्छ होइन अन्त त्यसले अब कति दिनभरि बसेर पढ्नु पनि वाक्कै बोरिङ भइरहेको बेला त्यति बिहानको तिन किलोमिटरको जगिङ छ भने चाहिँ होइन बोडीहरू पनि मजाले स्ट्रेच हुन्छ अन्त जिउहरूलाई पनि मजाले हल्का एक्सर्साइजहरू योगाहरू गर्नु सकिन्छ होइन अन्त बिहान राम्रो भयो भने त सारा दिनै राम्रो भइहाल्छ अब त्यस्तै हो